तपाईँ चाहिँ आफ्नो इच्छाले नै तपाईँ काम गर्न जानुभएको कि यता तपाईँको क्षेत्रमा कामहरू नभएकोले गर्दा नै कामकै खोजीमा जानुभएको कि त्यसै घुम्ने उद्देश्यले मात्रै तपाईँ जानुभएको थियो